दार्जिलिङ जिल्लामा विशेष मैले जानेको चाहिँ धेरैवटा एनजिओ संस्थाहरू छ छन् त्यसमध्ये एक हो हु केयर्स हु केयर्समा अब हु केयर्सका जति पनि स संस्थाका सदस्यहरू हुनुहुन्छ हामीलेदेखि आए दिन उहाँहरूले घर विहिन व्यक्तिहरूका लागि या त उपचार गर्न नसक्ने व्यक्तिहरूका लागि उनीहरूले आर्थिक सहयोग पुराइरहेका छन् घर विहिन व्यक्तिहरूका लागि उहाँहरूले यतिसम्म गर्छ कि उहाँहरूको मल मुत्रहरू सफा गरेर उहाँहरूलाई सफा लुगाहरू प्रदान गरेर उहाँलाई कुनै घर दिने या त कुनै काम दिने व्यवस्थाहरू गरिरहेका छन् त्यसरी नै अर्को गुड नेबर भन्ने एउटा संस्था छ त्यो संस्थाले विशेष ब्लड मानिसलाई रक्त ब्लड चाहेको समयमा ब्लड दिने कोसिस गर्छन् र जति जति सक्दो उहाँहरूले आफूले सक्दो आफ्नो ल्यागतले सक्दो ब्लड त्यो बिमारीको बिमारीलाई चाहेको हिसाबले पुराउने नै गर्छन् र त्यस बाहेक उहाँहरूले जति पनि रोगीहरू छ उहाँ जसको आर्थिक विपन्नताको कारणले ति रोगीहरूको उपचार भइरहेका हुँदैनन् त्यस्ता रोगीहरूका निम्ति पनि डोनेसनहरू उठाएर उनीहरूले त्यो रोगीको उपचार गर्ने गर्छन् र मैले यस्तै घर नभएको व्यक्तिहरू यो घर विहिन व्यक्तिहरू एकदमै धेरै देखेको छु हामीले यहाँ उदाहरणको रूपमा नै लिन सक्छौँ यही सिलगढीमा नै यहाँ पर दार्जिलिङ मोडको छेउमा त्यहाँ घर विहिन व्यक्तिहरू त्यहाँ पाल टाँगेर उनीहरू न उनीहरूको जग्गा छ न जमिन छ त्यहाँबाट उनीहरूलाई जहिले पनि जसले पनि हटाइ दिनसक्छ उनीहरू त्यस्तो गरममा पनि त्यस्तो अवस्थामा एउटा पाल टाँगेर एकदमै मायालु एकदमै मार्मिक अवस्थामा उनीहरू बसी रहेका छन् अनि हाम्रो नजिकै चाहिँ य मेरो हा मेरो नजिकै त्यस्तो वृद्ध आश्रम बाल हेरचाह गर्ने पालन पोषण गर्ने घरहरू चाहिँ विशेष छैन तर पनि जति पनि यहाँ संस्था संस्थाका सदस्यहरू हुनुहुन्छ ति जस्तो हु केयर्स गुड नेबर्स यी दुईमात्र होइन विभिन्न संस्थाहरू धेरै खोलिएका छन् तिनीहरूले यी सबै घरविहीन व्यक्तिहरूलाई हेर्ने काम चाहिँ गरि नै रहेका छन् र उनी उनीहरूको कार्य सह्रानीय नै छ